मेरो परिवारमा बिमार भयो भने पकाउने तरिकाहरू के हो खोलेभात रोटी सुजी कोहीबेला अब पेट खराब भयो भने त्यही खोलेभात पकाउँछौँ त्यही खोलेभात पकाउँदाखेरि दिन्छौँ सुजी पनि पकाएर दिन्छौँ कोहीबेला रोटी पनि पकाउँछ कोहीबेला आलु पनि उसिन्नु पर्यो उसिनेको चिजहरू पनि खान पर्यो तेल बिना मसला बिनाको चिजहरू दिनु हुँदैन बिमारीहरूलाई अनि त सुजीहरू कोहीबेला आलु आलु उसिनेर पनि खानुपर्यो सब्जीहरू पनि उसिन्दा उसिनेर खाँदा हुन्छ सब्जीहरू उसिनेर किनभने आफ्नो भित्रको पेटको बिमारहरू राम्रो हुन्छ पेटको बिमारहरू राम्रो छ भने स पेटलाई हानि हुनुहुँदैन राम्रो गरेर तरिकाले परिकारले गर्नुपर्छ हामीले बस् धेरै धेरै तरिकाले खोलेभात प्रायः हाम्रो बिमार हुँदाखेरि खोलेभात पकाउँछौँ रोटी पकाउँछौँ त्यति नै हो